खेलकुदको कुरा आउँदाखेरि खेलकुद एउटा मानिसको जिन्दगीमा धेरै नै महत्त्वपूर्ण पाठ हुनेगर्छ पढाइका साथसाथ खेलकुद पनि अहिले धेरै नै महत्त्वपूर्ण छ मानिसको जिन्दगीमा खेलकुदले मान्छेको स्वास्थ्य राम्रो राख्नुका कासाथै मान्छेलाई व्यस्त पनि बनाउँछ अहिलेघरि धेरै नै समाजका जुन चाहिँ मान्छेहरू भए जुन चाहिँ युवाहरू केटाहरू भए नसालु पदार्थमा धेरै नै अहिले आकर्षित बन्दै गइरहेका छन् केटाहरू आफ्नो उमेर हुने बित्तिकै जस्तै पन्द्र बर्ष सोल बर्ष हुने बित्तिकै केई न केई नसालु पदार्थहरू सेवन गर्न सिकिहाल्छन् र त्यही केटाहरू खेलकुदपट्टि लागे भने यो नसालु पदार्थ सेवन गर्नुपट्टि जुन उनीहरूको ध्यान गइरहेको हुन्छ त्यो ध्यान उनीहरूको खेलकुदपट्टि गयो भने उनीहरू धेरै नै राम्रो भएर जान्छन् र समाजलाई पनि धेरै अघि लिएर जान्छन् साथसाथै उनीहरूको आफ्नो स्वास्थ्य पनि राम्रो भएर जान्छ जस्तै कतिवटा खेल छन् जस्तै लात्ते भकुन्डो भयो जुन खेल्दाखेरि धेरै नै रनिङ्ग गर्नु पर्नेहुन्छ धेरै नै दौडिनु पर्नेहुन्छ र दौडिँदाखेरि उनीहरूको स्वास्थ्य पनि राम्रो भएर जान्छ र भोलिको दिनमा गएर उनीहरू ठुला ठुला प्रतियोगिताहरूमा भाग लिएर आफ्नो गाउँको नाम रोशन गर्नु पनि सक्छन् साथै राम्रो खेल्दै गयो भने उनीहरू आफ्नो राज्यको निम्ति अथवा आफ्नो जिल्लाको निम्ति अथवा आफ्नो देशै किन नहोस् त्यसको निम्ति पनि खेल्न सक्छन् र आफ्नो नाम रोसन गर्न सक्छन् र खेलकुदले समाजमा धेरै नै राम्रो भूमिका निर्वाह गर्छ र मेरो भनाइमा प्रत्येक समाजमा खेलकुद लाई धेरै नै प्रोत्साहन गर्नैपर्छ खेल खेलाडीमा धेरै नै प्रोत्साहन हुनुपर्छ भन्ने मेरो भनाइ छ